हाम्रो यो दार्जिलिङ क्षेत्रमा पारम्परिक खानाहरू चाहिँ मलाई अब जस्तै मोमो भयो गुन्द्रुकको झोल र भात कोदोको ढेँडो कोदोको रोटी रायो साग डल्ले खोर्सानी ताँमा अब जस्तै अब मोमोजहरू बनाउँदाखेरि चाहिँ अब हामीले बन्दाकोपी भयो प्याज भयो होइन अन्त त्यसमा अब हुचिङ सुचिङहरू हालेर तेल हालेर मुसेर अनि आँटा बेलेर त्यसलाई मतलब डिजाइन गरेर चै हामी पकाउँछौँ स्टिम गर्छौँ होइन रायोको सागलाई अब रायोको सागलाई टक्क काटेर चरचर सुक्का खोर्सानी पड्काएर चरचर पारेर टमटर हालेर भुटेर खान्छौँ कोदोको ढेँडोलाई मस्काई मस्काई पहिला पहिला त कसौडीमा पकाउँथे अब अहिले त केमा पकाउँछन् थाहा छैन उहिले उहिलेको बुडा बुडीहरूले चाहिँ कसौडीमा मज्जाले मस्काई मस्काई पकाउँथे हरे कोदोको ढेँडो ताँमा भयो ताँमा चाहिँ अब मतलब खै के भन्छ भने बाँसको टुसा हुन्छ अनि डल्ले खोर्सानीको अचार तिल हालेर पिसेर अनि अब अर्को के भन्नु भ गुन्द्रुक गुन्द्रुकको झोल पनि अब प्याज भयो लसुन झानेर चाहिँ गुन्द्रुकलाई च्वाइँय हालेर टमटर हालेर मज्जाले हो यसरी पकाएर चाहिँ झोल बनाएर चाहिँ हामी खाने गर्छौँ